हाम्रो क्षेत्रमा दसैँ र तिहार परम्परागत चाँड् हो हामीले त्यसमा कसै पर्याटकहरूलाई अ अकर्षित गर्ने छैन किनभने हामीले त्यो चाँड हाम्रो आफन्तहरू अनि गाँउका मानिसहरूसित मनाउने गर्छ दसैँमा हाम हामीले ठुला बडी ठुला बडा दाजु दिदी बाजे बोज्यू आमा बाबाकोबाट आशिर्वाद अनि दक्षिणा लिएर राम्रो राम्रो खाना खाएर गाउँतिर घुम्ने छ आफन्तकोमा आफन्तको घर जाँदा हामीले सगुन बोकेर जाने गर्छ अनि तिहारमा हाम्रो फर्स्ट स्टार्ट हाम्रो स्टार्टिङ कुकुर तिहारदेखि स्टार्ट हुनेछ जसमा हामीले कुकुरहरूको पूजा गरेर कुकुरलाई खानाहरू दिएर मालाहरू लाएर पूजा गर्दछ अनि हाम्रो त्यसको भोलिपल्ट हाम्रो लक्ष्मी पूजा स्टार्ट हुनेछ है त्यसमा हाम्रो गाउँका सबैभन्दा ठुला ए हाम्रो घरको सबैभन्दा ठुलो ठुलो मान्छे मानिसले पूजा गरेर सबै धन दक्षिणाहरू चाहिँ चडाएर त्यस रात हामीले लक्ष्मी माताको अगाडि राख्दछ अनि त्यसैको बेलुका हामीले हाम्रो चेली बेटिहरूले भैलो खेल्ने गर्दछ अनि त्यो चाहिँ हाम्रो बेलुकासम्म खेल्ने गर्छ है अनि रातभरि नै उनीहरू डुल्ने गर्छ अनि त्यसको ब्यान भए पछि है केटाहरूले आफ्नो देउसी स्टार्ट गर्छ है अनि दिनभरि देउसी खेलेर है त्यसको भोलिपल्ट हाम्रो भाइटिका आउँदछ है जसमा चाहिँ हाम्रो दिदी बहिनीहरूले चाहिँ केटाहरूलाई चाहिँ टिकाहरू लाएर पुजेर खाना दिएर गर्दछ अनि यसरी नै हाम्रो परम्परागत चाँडको अन्त हुन्छ अनि हामीले कसैलाई पनि कसै पर्यटकहरूलाई आकर्षित गराउने छै गराउने गर्दैन